र विकासशील विश्वबारे मेरो धारणा चाहिँ के छ भन्दाखेरि चाहिँ साँच्चै अहिलेको जमानामा है यो संसार विकासशीलै भएर गएको छन् जस्तै उदाहरणको निम्ति पहिलाको समयमा टिभी भिडियोहरू थिएन भनेदेखिलाई अहिलेको समयमा मोबाइल फोन है यसरी आज हामीले मोबाइल फोनहरू प्रयोग गरेर इन्टरनेटद्वारा युट्युबहरू चलाएर हामीले दुनियाँभरको खबरहरू देख्न पाइन्छन् र जस्तै हिजोअस्ति है हाम्रो भारत देशले चन्द्रयान थ्री चन्द्रमामा पुऱ्याउन सक्षम बन्यो र यसरी नै है त्यहाँका कतिवटा त्यहाँका कम्प् रोबर्टले है कतिवटा त्यहाँनिर सेटलाइटले खिचेर कतिवटा न्युजहरू दिने गर्दछन् र यसरी नै हाम्रा विश्वहरूबारे जस्तै अमेरिकाले कतिवटा नयाँ नयाँ कुरोहरू बनाएर विश्वलाई चकित बनाएको छन् भने चिनले पनि बनाएको छन् र यसरी नै अहिलेको कलियुगमा है यो संसार धेरै नै विकासशील भइरहेको छन् र प्रथमतः भारत देशले पनि एउटा नयाँ काम गरेर देखायो है र यसरी नै विश्व अहिले एकदमै नयाँ नयाँ टेक्नोलोजीले गर्दाखेरि नयाँ नयाँ कुरोहरूले गर्दाखेरि विकासशील बनेर गइरहेका छन्